दार्जिलिङ जिल्लामा फरक पार्ने वा उपकार पार्ने केही संस्थाहरू त छन् छ जस्तो कि अब सेल्फ हेल्प ग्रुप सेल्फ हेल्प ग्रुपहरूले अब अब गरिब दुःखीहरूलाई कसैलाई दुःखहरू पर्दा उनीहरूले अब सहुलियतहरू दिएर सहायता गर्छ र मरौपरौ पर्दा उनीहरूको ग्रुप आएर उनीहरूलाई सघाउने गर्छन् त्यहाँबाट अझै छ जस्तो कि अब सक्षम सक्षम युवा समाज उनीहरूले पनि मरौहरू पर्दा बिहाबटुलमा गएर सबै उयोहरूलाई सघाउने गर्छन् अब पिडित परिवारहरूलाई जस्तो कि बाढहरू आउँदा पनि उनीहरूले गएर खानाहरू बनाउने र दिने उनीहरूको चाहिएको कुराहरू सामानहरू दिने र सहायता गर्ने गर्छ अन्त अझै एउटा छ चर्च जस्तो कि अब मन्डली उनीहरूले पनि अब कसैको घरमा अब मरौहरू पर्छ बिगाहरू पर्छ त्यस्तै अब परिवारहरू छ भने अब गरिब दुःखी परिवारलाई सहायता गर्छ उनीहरूले सहुलियतहरू दिएर पैसाहरू दिएर या कुनै खाने कुरो खानेकुरोहरू दिएर लुगाफाटाहरू दिएर पनि उनीहरूले अब सघाउँछ त्यहाँबाट घरमा गएर अब कसैको घरमा अब बिमारहरू पर्दा पनि उनीहरूले डक्टर देखाउनु लानुओर्नु गाडीमा गाडी भाडाहरू लगाएर गाडीहरू खोजी दिएर उनीहरूले लाने गर्छ त्यहाँबाट हाम्रो यो यता चर्चपट्टिबाट पनि निकै सहायता हुन्छ सहायता अब जसको कि अब घरमा आर्थिक अवस्थाहरू ठिक छैन उनीहरूलाई पनि सहायता गर्छ उनीहरूलाई पनि आउँछ पनि त्यहाँबाट बिमारहरू हुँदा हस्पिटलहरू पनि लान्छ